भाइ मैले तपाईँहरूको रेस्टुरेन्टबाट नि खाना मगाएको थिएँ हो मेरो घरमा गेस्टहरू आउनुभएको थियो त्यही कारण चाहिँ मैले खाना मगाएको थिएँ तर खाना मगाउँदाखेरि चाहिँ एक दुईवटा प्याकेट चाहिँ अलिकति राम्रो पनि छैन र चिसो पनि छ अन्त त्यसमा मासुहरूको डब्बा खोलेर हेर्दाखेरि पनि अलिकति गन्हाएको जस्तो है एकदम ठिक लागेन अब यो फर्काउनु पनि कसरी फर्काउनु अब यसको फर्काउने प्रक्रियाहरू चाहिँ अब मलाई थाहा पनि छैन हो र चाहिँ अब मैले त अब यस्तो दुःख गरेर कमाएको पैसा हो दुई प्याकेट जस्तो त मैले खोलिसकेको छु अरू त मैले खोलेको छुइनँ अब यो फर्काउनु मिल्छ मिल्दैन अब मलाई यसको विषयहरू लिएर चाहिँ अलिकति तपाईँले बुझाइदिनु होस् के गर्नुपर्ने हो